नमस्ते म यहाना बोलेको मेरो बाबा चाहिँ बा तल बागडोग्रा एयरपोर्टमा हुनुहुन्छ दिल्लीबाट आउनुभएको अनि बागडोग्रा चाहिँ हाम्रो घरबाट निकै राम्रो छ चालिस किलोमिटरहरू जस्तो टाढो छ तपाईँ मेरो बाबालाई ल्याउनु सक्नुहुन्छ कि भनेर अनि तपाईँ कति बजी जानुहुन्छ होला अनि भाडा कति लाग्छ होला त्यो पनि भनिदिनु भयो भने राम्रो हुन्थ्यो